मलाई थकान लाग्यो भने म बाटोको छेउमा बस्ने बस्ने कोसिस गर्छु अनि लामो लामो सास फेरेर आफूलाई थकान महसुस नभएको सोच्ने कोसिस गर्छु आफू बसेको वरिपरिको प्राकृतिक सौन्दर्यलाई निहाल निहार्ने हेर्ने र उनीहरूलाई हेर हेर्ने अनि चराचुरुङ्गीको आवाजहरू सुन्ने कोसिस सुन्ने गर्छु मेरो आवाजलाई सुरक्षित राख्न राख्ने प्राविधिहरू विशेष चाहिँ म बाटोतिर कतै कुनै नयाँ कुराहरू राम्रो विचारहरू आइहाल्यो भने फोनको रेकर्डिङ खोल्छुँ र त्यहाँ म ती कुराहरूलाई त्यो आवाजलाई सुरक्षित राख्छुँ अनि म मेरो आवाज सुरिलो बनाउनुको निम्ति हर्मोनिको रिडहरूसँग पनि मेरो आवाजलाई गुनगुनाउने गर्छुँ